हाम्रो समुदायमा पर्ने अब हाम्रो समुदयमा पर्ने अझै पनि परम्परागत कृषिहरू चाहि पिँडालु रोप्नु अनि पिँडालु कच्छु अनि पिँडालु कच्छुहरू इस्कुस फर्सीहरू चाहिँ अब कृषि अभ्यासको बारेमा अझै त्यति नै हो हाम्रो परम्परागत उयोहरू चाहिँ